नमस्ते हजुर राम्रै अनि तिमीहरू ए आमाबाबाहरू भाइबहिनीहरू

ए हामी नि सबैजना ठिकठाकै छौँ सन्चो सुबिस्तै छौंँ यहाँ अहिलेको यो के अरे अहिले कस्तो गरम ठन्डा गरम के कसो छ अहिले त्यहाँ हो यहाँ त बहुत गरम छ नि हौ

एकदम एकदम गरम पनि यस्तो खालको गरम हँदैछ कि बाहिर निस्किनु सक्दैन घरभित्रदेखि अब समय निकाल्छु नि म कहिलेतिर हुन्छ समय निकालेर आउँछ नि कहिलेतिर हुन्छ अनि अहिले त्यहाँ अब पहाडको खानापिनाहरू चाहिँ कस्तो के छ हौ अहिले त्यहाँको लेटेस्ट खानाहरू चाहिँ

ए किनामाहरू पनि पाउँछ है त्यहाँ म कहिलेतिर आउँछु त्यो किनामा गुन्द्रुक डल्ले खोर्सानीहरूको जोगाड गरिदिइराख्नु नि कहिलेतिर हुन्छ कि एकदम फ्रेस हन्छ नि पहाडको त

ए हुन्छ म नानीको छुट्टी हुन्छ होला अब अलिक दिनमा अन्त त्यहाँबाट म पारा मिलाएर आउँछु नि आमाबाबालाई पनि भनिदिँदै गर्नु भनिदिनु नि आउँछ अरे भनेर हुन्छ हुन्छ